हाम्रो नेपाली भाषा चाहिँ अरूसँग अरू भाषासँग कुनैसँग तुलाना गर्नु सकिँदैन किनभने अरू भाषाहरू छुट्टै हुन्छ अनि हाम्रो भाषाको आफ्नै विशेषताहरू छ आफ्नै व्याकरणहरू छ आफ्नै लेटर्सहरू छ सबै आफ्नै छ अनि हाम्रो भारत भारतमा पनि नेपाली भाषाको मान्यता दिएको छ